हेलो मैले यो रूपनारायन सिंहको भ्रमर किताब जुन चाहिँ मगाएको थिएँ समयमै आइपुग्यो र जुन चाहिँ हाम्रो यो लोकल ब दोकानहरूमा किताब दोनकानहरू हामीले जुन चाहिँ किताब पाउँने जुन प्रकारको त्यसको क्वालिटीहरू त्यो थियो यो किताब जुन चाहिँ पठाउनु भएको छ यो पनि त्यही क्वालिटीमा मेले पाएँ है त्यो किताब पढेर मैले धेरै कुरा ज्ञानहरू मैले आर्जन गर्नु सकेँ र अजै मलाई के इनट्रेस भयो भनेदेखिलाई अझै तपाईँकोबाट चाहिँ म थुप्रै किताबहरू मगाउँने मलाई इच्छा जागेको छ र जुन प्रकारको किताब तपाईँले मलाई पठाइदिनु भएको छ त्यो अत्ति उत्तम किताब मैले पाएँ